लुगा धुन तपाईँ के गर्नुहुन्छ भन्नुहुँदैछ अब उहिले त हामी मुङ्ग्रोले लुगा धुन्थ्यौँ हातले मलथ्यौँ होइन कत्ति दुःख गरेर घरमा पानीको अब व्यवस्था नहुँदा तलतिर धारातिर गएर लुगाहरू धुन्थ्यौँ अनि त्यतातिर नै सुकाएर म त्यो झार् झाडीतिर तर अहिले यो अवस्था छैन अहिले सबैको घर घरमा वासिङ मिसिन छ अनि मसिनमा हाल्यो धुयो अनि मजाले सुकायो सुकि पनि हाल्छ तर उहीले लुगा धुएर चाहिँ हामीले के गर्थ्यो भने अब धुम्म दिन भयो पानी पर्ने समयमा लुगालाई हामीले के गर्थ्यौँ भने टापामा सुकाउँथ्यौँ अनि चिसो लुगाहरूलाई शौचालयकोमा दोरीहरू टाङ्गेर त्यतातिर सुकाउँथ्यौँ होइन र घरभित्र पनि दोरीहरू टाङ्गेर पनि सुकाउँथ्यौँ अनि टापामा पनि सुकाउँथ्यौँ तर अहिले त्यो अवस्था छैन अहिले वसिङ मिसिङले गर्दा घरमै लुगा धुयो ड्रायरमा हाल्यो सुकिहाल्छ र त्यसको अहिले चाहिँ उहिलेको जुन हामीले दुःख कष्ट भोग्यौँ दुःख गऱ्यौँ त्नायस्नीतो अहिले नानीहरूले गर्नु पर्दैन नानीहरूलाई एकदमै सजिलो छ अहिलेको नानीहरू एकदमै सजिलो जीवन एकदमै तिनीहरूको सजिलो छ उहि लेको मानिसहरूको हाम्रो जीवन चाहिँ धेरै कठिन थियो हामीले धेरै कठिन कामहरू गरेर नै भोगेर यो समयमा यो उमेरमा आइपुगेका हौँ र पानी चाहिँ हाम्रो जीवनको अति मूल्यवान चिज हो पानी बिना मन्छे बाँच्नु सक्दैन पानी बिना कोही पशु प्राणी बाँच्नु सक्दैन पानी बिना कुनै पौधा पनि बाँच्नु सक्दैन र प्रत्येक कुरोको लागि हरेक चिजको निम्ति हामीलाई पानीको जरुरत पर्छ पानी छैन भने भात पाक्दैन खाना पाक्दैन नुहाउनु सक्दैन लुगा धुन सक्दैन घर पुछ पाछ गर्न सक्दैन अति नै अवस्था नै दुरअवस्था भएर जान्छ र त्यसले गर्दा पानी बर्बाद गर्नु चाहिँ बेकार छ गर्नु हुँदैन पनि र म पानी मैले कम्ति चलाउँदैछु भन्ने मलाई कसरी महसुस गर्छु भने अबो दार्जिलिङको समय दार्जिलिङ ठाउँ हो पानीको धेरै धेरै धेरै धेरै दुःख छ र हामी अलिकिति खोल्छौँ चलाउँछौँ फेरि बन्द गरिहाल्छौँ अलिकति खोल्छौँ चलाउँछौँ बन्द गर्छौँ र यो बानी बसेकोले गर्दा हामी जब प्लेन्स जब समतलतिर जान्छौँ नि तब त्यहाँ पनि त्यस्तै हुन्छ पानी खलल गर्ने बानी नै हुँदैन हाम्रो हामीले पानी के अरे कल बन् गरिदिहाल्छौँ र आफन्तले भन्नुहुन्छ किन पानी कल बन्द गरेको यहाँ त पानीको दुःख छैन त तर हाम्रो के भएको छ हामीलाई त्यो बानी लागिसकेको छ र पानी बचाउने जुन आदत छ हाम्रो त्यो धेरै अब हामीले पानी बचाउन सिकिसकेका छौँ हाम्रो आद् आदत बसिसकेको छ यसले गर्दा यो पानी जुन हामी बचाउँछौँ यस्ले गर्दा भविष्यमा गएर ठुलो टेवा पुग्नेछन् पानीको जुन आउने जेनर् जुन जुन हाम्रो शाखा सन्तानहरू नाता गोताहरू जुन आउनुहुन्छ उनीहरूको निम्ति ठुलो टेवा पुग्नेछ अहिले हामीले पानी बचायौँ भने यसकारण पानी बचाउँनु पर्छ पानीलाई हामीले सुरक्षित गर्नु पर्छ पानीको एक एक थोपाको मूल्य छ